मुख्य संस्कृति विषय है मुख्य संस्कृति विषय चाहिँ के हो भने हामी चाडबाड पहिल्यै अब हाम्रो नेपालीको चाडबाड दसैँ तिहार र चाहिँ दसैँ तिहारमा एकदम अब दसैँमा टिका लाइन्छ र चाहिँ तिहारमा चाहिँ अब भैलेनी देउसी त्यही हो अब सबै खेलिन्छ र चाहिँ अब मागीमा माघे सङ्क्रान्तिमा चाहिँ मेला लाग्छ र चाहिँ अब कहाँ कहाँ आफ्नो आफ्नो हुन्छ अब माघे सङ्क्रान्ति टिस्टामा रेलीमा चाहिँ अब एउटा पूजाआजा गर्दै मानिसहरूले चाहिँ माघे मेला है त्यो माघे सङ्क्रान्ति भन्छ त्यसलाई चाहिँ चाड पर चाड हो अब एउटा चाड पर्वकै हो माघे सङ्क्रान्तिमा चाहिँ मेला लाग्छ रोटे पिङदेखि लिएर अब खेल्ने पनि त्यत्तिकै खाने पनि त्यत्तिकै यो माघे मेला एक हो र चाहिँ हाम्रो चाहिँ फिफ्टिन अगस्त आउँछ अब आउँछ फिफ्टिन अगस्तमा चाहिँ दिल्लीको सेकेन्डमा भन्छ फिफ्टिन अगस्त हाम्रो कालिम्पोङमा चाहिँ सबै सबै सबै सबै क्षेत्रबाट चाहिँ स्कुलेहरूलाई चाहिँ मार्च पास्ट अन्त गोली एक महिना अगाडि नै गोली प्र्याक्टिस भएको हुन्छ र चाहिँ फिफ्टिन सिक्सटिन दुइटा अब फिफ्टिनमा मार्च पास्ट भयो भने सिक्सटिनमा ब्यान्डहरू हुन्छ त्यहाँदेखि गोली फाइनल र चाहिँ कल्चरल प्रोगाम दुइटा तिनटा हुन्छ एकदमै भब्य रूपले एकदमै सबै सबै सबै अब अब गाउँ बस्तीबाट चाहिँ टिभीमा हेरेर पनि अब उनीहरूलाई मन नभरेर चाहिँ एकदम लाइभ हेर्ने गरेर चाहिँ अब त्यहीँ जान्छ मान्छेहरू भिडाभिड है अब खानुमा पनि त्यतिकै फेमस भइरहेको हुन्छ फिफ्टिन अगस्त चाहिँ चाडबाड भन्दा दसैँहरू भन्दा पनि एकदमै फेमस चाहिँ हाम्रो चाहिँ यही हो फिफ्टिन अगस्त चाहिँ इन्डिपेन्डेन्ट डे भन्छ यसलाई चाहिँ यही हामीले चाहिँ मनाएर आइरहेको छौँ